हेलो ए हजुर को बोल्नु भएको ए हजुर हजुर भन्नुहोस् न हजुर अबो हामी यहाँ सिलगढीको छेउको म्युजियम भनेको चाहिँ एनबियुमा छ हो एउटा कलेजमा युनिभर्सिटीमा अन्त त्यसमा चाहिँ अब एउटा एप्लिकेसन लेखेर दियो भने मात्रै दिन्छ स्टुडेन्ट भनेर नभए बाहिरको मान्छेहरूलाई चाहिँ दिँदैन तपाईँहरूकोबाट त स्टुडेन्टै आउँछ होइन ए हजुर हजुर एकदमै राम्रो हजुर भन्नुहोस् न ए घुम्नु त अब स्टुडेन्टको लागि चाहिँ अब त्यो कलेज भनेपछि त अब सबै पढाइ कै चिजहरू हुन्छ होइन अन्त एकदमै राम्रो छ त्यो म्युजियमभित्र चाहिँ नानीहरूले पस्यो भने चाहिँ एकदमै बेसी नलेजहरू गेन गर्नुसक्छ होइन बाहिरको मात्रै कुरा नानीहरूले चाहिँ अब बेसी नै खालि बुकबाट मात्रै पढ्छ अहिलेको नानीहरूले चाहिँ होइन अन्त त्यहाँ गयो भने चाहिँ अब बाहिर अब हाम्रो के भन्छ एनसियन्टहरूमा चाहिँ के के हुँदै रहेछ होइन त्योहरू पनि याद पाउँछ ए हजुर हजुर ए हुन्छ तपाईँहरू कहिले आउनुहुन्छ तपाईँहरूको गोरुबथान है अँ याँ सिलगढी आइपुग्नु त थर्टी मिनट लाग्छ ए थर्टी मिनट भनेछु थ्री आवर्स लाग्छ होइन त्यहाँदेखि यहाँदेखि चाहिँ ट्वेन्टी मिनटको बाटो हो ए हुन्छ हुन्छ आउनुहोस् न हुन्छ थ्याङ्क यू